मलाई चाहिँ विशेष गरेर द्वन्द भएको चलचित्र मनपर्छ र मलाई मन परेका चलचित्रहरू मध्ये चाहिँ नेपालीमा हो भने हवलदार सुन्तली हो र त्यो हवलदार सुन्तली चाहिँ किन मन परेको भन्दा त्यसमा एउटा नारीले आफुलाई कमजोर नमानेर चाहिँ उनले विभिन्न प्रकारका समस्याहरूसँग एक्लै लडेर उनले अन्तमा त्यो जित पनि हासिल गरेको त्यो मुभीमा देखाइएको छ त्यो चलचित्रमा देखाइएको छ त्यसैले मलाई त्यो चलचित्र एकदमै बेसी मनपर्छ